हेलो हजुर भन्नुहोस् आलु तपाईँको मैले अहिले बेच्नु त चालिस रुपियाँ गरेर बेच्दैछु तर अब पार्टी छ तपाईँले धेरै लिनुहुन्छ भने म अलिकति मिलाएर दिइहाल्छु नि कति किलो जस्तो चाहिएको आलु तपाईँलाई दस किलो हजुर दस किलो हो भने ठिकै छ नि त तपाईँलाई म पैँतिस गरेर लगाइदिन्छु नि त त्यसमा त हजुर गर्नु सक्दिनँ किनकि दाम बढेको छ सबैतिर अब ल्याउने ल्याउनु पऱ्यो सबैलाई अब चार्ज पनि दिनु पऱ्यो अन्त त्यही भएर चाहिँ तिस रुपे किलो चाहिँ गर्नु सक्दिनँ पैँतिस चाहिँ म गरिदिन्छु अन्त आलु मात्रै लि लिनु हुने टमाटर त तपाईँको धेरै दाम भएको छ अहिले तर मिलाएर दिन्छु नि म हुन्छ बिन्स छ मेरोमा बिन्स पनि छ टमाटर पनि छ पनिर पनि छ सबै नै छ छनुको लागि तर अब हुन्छ हुन्छ हुन्छ हुन्छ अरू अँ अरू हजुर छ मेरोमा सबै सब्जी पाइन्छ हजुर ए हुन्छ के अहिले आउनुहुन्छ कि लिन ठिकै छ त्यसो भने ठिकै छ नि त म सबै मिलाएरै रेट लाइदिन्छु नि त मेरो दोकानमा आखिरी सबै सब्जीहरू पनि छ र पनिर पनि छ म उयो पनि गर्छु दुइटै बेच्छु सब्जी पनि बेच्छु यता किराना दोकान पनि छ सब्जीको पनि दोकान छ दुइटै छ अन्त भइहाल्छ हुन्छ नि त सब्जी पनि म दिइहाल्छु ए पनिर पनि दिइहाल्छु सब्जी पनि दिइहाल्छु हुन्छ म सबै कुरो हेरेर राम्रो एकदम तपाईँलाई प्रोब्लम नहुने नै म सब्जीहरू आलुहरू टमाटर प्याज जति पनि छ सबै कुरै म दिन्छु नि रेट पनि मिलाएरै लाइदिन्छु रेटको लागि पनि टेनसन नगर्नुहोस् जब सबै कुरो मेरैबाट लिनुहुँदैछ त सबै कुरो मेरोबाटै हुँदैछ त म मिलाएरै गरिदिन्छु नि अँ हुन्छ हुन्छ केही प्रोब्लम छैन हुन्छ म हुन्छ त ल म सामान रेडी गरेर तपाईँलाई म कल गर्छु नि त ल हुन्छ ल हुन्छ दिदी हुन्छ राखेँ